दार्जिलिङ जिल्लाका मानिसहरू सबैजना राम्रै हुनुहुन्छ तर नेताहरूले गोर्खाल्यान्ड ल्याउने भनेर धेरै वर्षदेखि यो चुनौती लिइरहनु भएको छ अहिलेसम्म भएको छैन र हामी नेताहरूप्रति हामीलाई राम्रो वातावरण राम्रो शान्तिपूर्वक र हामलो गाउँ बाटो डेभलप बाटो पुरा बिग्रिरहेको छ बाटोहरू बनाउने पानीहरूको व्यवस्था बिजुलीको व्यवस्था र बाटो घाटो राम्रो पुलहरू बनाउने हामी चाहना राखेका छौँ र हामी आशा गर्छु हाम्रो दार्जिलिङको नेताहरूले हाम्रो आशाहरू पुऱ्याइदिनुहुन्छ भन्ने धेरै धेरै आशा राख्दै हामी दार्जिलिङका नेताहरूसँग यो आशा र भरोसा साचेँका छौँ